हजुर मैले सिलाई बुनाई सिक्दाखेरि ठुलो एकपल्ट गल्ती गरेको छु किनभने मैले सिलाई गर्दाखेरि नदेखेर है उल्टा बुन्दै गएँ उल्टा बुन्दै गएँ जब बुनिसकेपछि मेरो स्वेटर तयार भयो हुँदाखेरि जब मैले हेरेँ त्यो त मैले गलत गरेर उल्टै उल्टा बुनेर स्वेटर पनि बिग्रियो है मैले अर्डरहरू पनि लिएको थिएँ त्यो अर्डर अब बिग्रिनुको कारणले दोबारा मलाई त्यो स्वेटर खोलेर बनाउनुपर्यो तर मैले अब दुई दिनमा त्यो स्वेटर बनाइदिएँ तर मैले यो अनुभव चाहिँ भयो कि काम गर्दाखेरि राम्ररी नै हेरेर बुझेर चाहिँ गर्नुपर्ने रहेछ किनभने नि त अप्ठ्यारो पर्दोरहेछ जीवनमा अन्त मैले मेले अर्डर पाएको पनि त्यो गलत बिग्रिनुको कारण गर्दाखेरि मलाई छिमेकीले है अहिले मलाई समयमा अर्डर नपाउँदाखेरि नपाएन भन्दाखेरि अलिक रिसाउनु भयो कि त मेरो पैसा फर्काइदिनु भन्नुभयो तर त्यो त्यो बि पैसा फर्काउनु भन्दाखेरि चाहिँ मैले होइन म पुरा काम गरेर नै तपाईँको स्वेटर बनाएर नै दिनेछु भन्दा भनेपछि चाहिँ मैले दुई रातिमा बनाएर उसलाई मेरो छिमेकीको स्वेटर बनाएर दिएँ त्यही जीवनमा चाहिँ सिकेँ काम गर्दाखेरि चाहिँ धेरै समय लगाएर बुझेर चाहिँ गर्नुपर्ने रहेछ त्यो चाहिँ अनुभव भयो मलाई जिन्दगीमा